अहिलेसम्म चाहिँ मेरो कामलाई प्रभावित पार्ने कुनै लेखन सल्लाहकार वा रोल मोडलहरू त्यस्तो विशेष चाहिँ छैनन् अँ थुप्रै छन् जसले अलिअलि अलिअलि केही मात्रामा कसैले काहीँ कसैले काहीँ प्रभाव त पार्छन् र मलाई मनपरेको रोल मोडलहरू पनि छन् तर त्यस्तो कुनै विशेष होइन जसलाई चाहिँ म एकदमै मनैदेखि मानौँ